मैले चाहिँ घरमै फलेको गन् गरेन्डलको पनि जुस बनाउँछु त्यो गरेन्डललाई चाहिँ टिपे पाकेको गरेन्डललाई चाहिँ टिपेर त्यो भित्रको सिडहरूलाई निकालेर मिक्सरमा चिनी लगाएर मिक्सर गरे पछि चाहिँ त्यसमा चाहिँ चिनी लगाएर मिक्सी गरेर एक मिनट जस्तो राखेर चाहिँ त्यसलाई ठिकै जुस टाइपको बनाएर चाहिँ त्यसलाई चाहिँ एक दुई घन्टा चाहिँ फ्रिजमा फ्रिजमा राख्नु पर्छ अनि फ्रिजमा राखे पछि चाहिँ त्यो जुस बनिन्छ त्यो चाहिँ एकदम स्वादिष्ट जुस हुन्छ अनि फ्रिजमा बनाउने मैले आइसक्रिम पनि बनाउँछु आइसक्रिम बनाउँदाखेरि चाहिँ दुध चिनी लगाएर त्यसमा नरिवल लगाएर अलैँची लगाएर पनि सानो सानो कपमा आइसक्रिम बनाउँछु